ग्रामीण समुदायमा खेलिने विभिन्न खेलहरू जस्तो फुटबल भलिबल आदिद्वारा चाहिँ व्यक्तिहरूले विभिन्न प्रकारका कौसलहरू विकास गर्न सक्छन् जसमा उनीहरूको शा शारीरिक शारीरिक सङ्गठन सङ्गठन बलियो बनिन्छ भने यस्ता खेलहरूले उनीहरूको तनावमा पनि कमी ल्याउँदछ यस्ता विभिन्न खेलहरू खेल्नाले व्यक्ति स्वस्थ रहन्छ साथै यस्ता खेलहरूले व्यक्ति व्यक्तिमाझ एउटा भाइचाराको सम्बन्धहरू स्थापना हुन्छ यस्ता खेलहरू खेल्दाखेरि भेट भएर गरिने समय समय कटनीमा पनि सहयोग गर्दछ यस्ता खेलहरू खेल्दाखेरि ग्रामीण समुदायको व्यक्तिहरू स्वस्थ रहने साथै रोगहरूबाट बाँच विभिन्न रोगहरूबाट बाँच्ने अनि आफूले गरेका अनुभव अथवा खेलेका कौसलहरू अन्य भाइबहिनीहरूलाई सिकाउने यस्ता विभिन्न प्रकारका कौसलहरू विकास ग्रामीण समुदायमा खेल खेलेर व्यक्तिहरूले विकास गर्न सक्छन्